भारतीय समाजमा धर्मको ठुलो भूमिका छ किनभने यहाँ विभिन्न धर्मका मानिसहरू बसोबासो गर्छ म एक हिन्दू धर्मबाट बिलङ गर्छु तर तर सबै धर्मलाई म एउटा सामान्य इज्जतको रूपमा हेर्छु किनभने यहाँ हिन्दू मुस्लिम सिख इसाई क्रिस्चियन अनि अरूहरू पनि थुप्रो धर्मको मानिसहरू बस्छन् अनि भगवान भन्छ एउटै हो तर मान्ने तरिका मात्र अलग अलग हुन्छ यसैले म सबै धर्मको मानिसहरूलाई एकै समानमा इज्जत गर्छु अनि मेरो साथीहरू पनि छन् जस्तै अरू अरू धर्मको अनि उनीहरूसँग पनि म मिलेर मिलेर नै बस्छु यसरी नै विभिन्नताको एकता कायम राख्न हामी नागरिकको रूपमा मानिसहरूले के गर्नुपर्छ भन्दाखेरि चाहिँ त्यही हो हामी सबै धर्मलाई समान रूपमा हेर्नुपर्छ अनि अरूको धर्मलाई खिसी गर्नुहुँदैन एकाअर्कासँग सबैसँग मिलेर बस्नुपर्छ